अब ठुला ठुला जुन कृषि व्यवसायहरू छ होइन त्यो कृषि व्यवसाय माने जस्तै कृषि मेलाहरू लगाएर जुन प्रतियोगिताहरू गरिन्छ अब त्यस्तो खालको त्यो कल्चर पाहाडतिर त्यति छ जस्तो मलाई लाग्दैन अब जस्तै मधेस खण्डतिर होला उत्तर प्रदेशमा बिहारमा त्यस्ता कुराहरू हुन्छन् होला जसले गर्दा चाहिँ के हुन्छ सासाना किसानहरूलाई पनि त्यसको फाइदा हुनसक्छ कति ठाउँमा फाइदा कति ठाउँमा बेफाइदा हुनसक्छ अब पाहाडमा त्यस्तो छैन पाहाडमा के छ अब आफ्नो सानो कोठेबारी हुन्छ त्यहाँ गरिखाऊ कसैलाई त्यो प्रतियोगितामा उत्रिनु पनि छैन अब यो साल चाहिँ म त्यो रामले भन्दा ठुलो मुला फलाउँछु भनेर सोच्ने पनि छैन होइन अब त्यसको भन्दा अब यो चाहिँ हुन्छ बरू त्यसको भन्दा चाहिँ मेरो चाहिँ गोरु चाहिँ बलियो होस् होइन मेरो गोरु नथाकोस् भन्ने चाहिँ हुन्छ अब प्रतियोगिता चाहिँ त्यस्तोमा हुन्छ तर अब त्यो फसल राम्रो गराउने होइन एकदम कस्तो भने ठुला ठुला राम्रा राम्रा सलक सलक परेको यो फलाउने भन्ने कुरो त्यस्तो प्रतियोगिता साह्रै भएको जस्तो लाग्दैन अब पाहाडतिर